ज्यू म हिमालय दर्पणको रिपोर्टर बोल्दैछु कि हजुर नमस्ते हजुर तपाईँ सोसियल वर्कर हुनुहुन्छ ज्यू ज्यू ज्यू नाम के पऱ्यो होला तपाईँको ए ज्यू तपाईँसँग भनेपछि तपाईँको सम्बन्धित उयोसँग बात गर्नु सक्छु मतलब सम्बन्धित विषय

हजुर तपाईँको सम्बन्धित विषयमाथि बात मार्नु सक्छु म तपाईँहरू भनेपछि एउटा सोसिएल वर्क गर्नु हुँदैछ नि है यो सामाजिक सेवामा लाग्नुको तपाईँको उद्देश्य के जान्न चाहन् सक्छु म ज्यू ज्यू

ज्यू ज्यू ज्यू भनेपछि तपाईँको तुलसी फाउन्डेसनको मेन लक्ष्य भनौँ उद्देश्य भनौँ बिपन्न परिवारका नानीहरूलाई अथवा बिपन्न परिवारहरूको उद्धारको निम्ति काम गर्नु हुँदैछ ज्यू ज्यू ए ज्यू भनेपछि तपाईँ एकजना महिला पनि हुनुहुँदोरहेछ है भनेपछि महिलाहरूमाथि आइलागेको आपत्तिहरू बिपत्तिहरू हुन्छ नि जस्तै महिला शोषणहरूमाथि योमाथि पनि तपाईँहरूले केही काम गर्नुहुन्छ ए ज्यू भनेपछि तपाईँले यो काम गर्दै जाँदाखेरि तपाईँलाई कतिको सहयोग मिल्दैछ भन्ने पनि तपाईँलाई लाग्छ कतिले सहायता गर्दैछ कतिले ज्यू ज्यू

ज्यू थ्याङ्क्यू थ्याङ्क्यू